हेलो तपाईँले सब्जी उठाउनुहुन्छ है सुन्नुहोस् न अहिले सब्जीहरू कुन कुन चाहिँ उयो रहेछ हौ बजारमा अलिक माग्दै गरेको कुन कुन चाहिँ सब्जी अन्त अरू ए खुर्सानीहरू पनि लिनुहुन्छ है खर्सानीहरू उठाउनुहुन्छ डल्ले खर्सानी है उयो के पो त्यो कति रहेछ हौ दाम रामभेँडाको चाहिँ ए ह तपाईँले कतिमा उठाउनुहुँदैछ

ए अन्त उयोहरू के पो त्यो आलुहरू कसरी केजी उठाउनुहुँदैछ नि तपाईँले हजुर हजुर ए तिस तिस रुपियाँ केजी अनि यो त तपाईँको साह्रै कम्ती भयो नि अलिक यसो दिनु पऱ्यो हामी फारमरहरूलाई पनि तपाईँले अलिक दिनुहोस् न हौ तिस चालिसहरू त दिनुहोस् न हौ अनि उयो के पो त्यो तपाईँ कहिले कहिले आउनु हुन्छ हौ सब्जी उठाउन यता हाम्रोतिर पनि ए हुन्छ आउँदाखेरि हामीलाई पनि हाम्रोमा पनि छ कि सब्जी अन्त फोन गर्नुहोस् न हाम्रोबाट पनि लिएर जानुहोस् न खुर्सानीहरू पनि छ खुर्सानीहरू पनि छ खुर्सानी चाहिँ कसरी उठाउनुहुँदैछ ए हजुर उठाउनुहुदैँछ ए हुन्छ हुन्छ हुन्छ त्यसो भने हुन्छ आउँदाखेरि फोन गर्नुहोस् न हाम्रोमा पनि निकै छ कि सब्जी त्यही कारण ए हुन्छ हुन्छ हुन्छ